ए हो त ए भन्नु न हजुर त्यो के अरे मैले जो भनेको थिएँ नि जे मैले त्यो ऊ यसको लागि गरेको थिएँ त्यो गर्न सक्नु हुन्छ हेर्नु चाहिँ मेरो बाबालाई हो कि अन्त अलिकति बिमारी हुनु हुन्छ हो अन्त अब म भ्याउँदिनँ नि त कि त्यही भएर नि अब एकजना यसो स्याहार सुसार गर्ने मान्छे दिनमा यसो खानाहरू दिने अब दि एन दिन रात अब यहीँ बस्नु पर्यो नि अब बाबाको स्याहार सुसार गर्नुको लागि त तिमीले त्यसरी भ्याउँछौ अब खासमा त मलाई त चौबिसै घण्टा यहीँ चाहिएको हो साथमा छ भने चाहिँ अब मलाई सजिलो पर्छ भनेर किनभने म भ्याउँदिनँ नि त कि त्यही भएर नि

होइन अन्त अब होइन भ्यायो भने चाहिँ राम्रो हुन्थ्यो हो कि त आउनु नि त मेरो घरमा आउनु म बाबासँग नि देखाइदिन्छु बाबाले के कस्तो छ तपाईँलाई थाहा पनि हुन्छ हो त्यहाँदेखि त्यति बेला मन्थली कति दिने हो त्यो पनि हिसाब किताब गरौँ न अन्त ए सन्डे आउनु नि त सन्डे

हुन्छु कि तर अब यहाँ बाबालाई स्याहार्नु हो भने त अब कतिवटा प्रब्लमहरू हुन्छ म सल्लाह गर्छु नि आउनु नि घरमा ल हुन्छ त्यसो भए राख्छु कि सन्डे आउनु त्यति बेला बात मार्छु नि ल हुन्छ हुन्छ हुन्छ राखेँ